हाम्रो क्षेत्रमा खेलकुद क्षेत्रले विभिन्न क्षेत्रमा भएको खेलकुदहरूलाई पैसा रुपियाँ दिएर मदत गर्छ उनीहरूले उनीहरूले गाउँमा फुटबल म्याचहरू राखिदिन्छ अनि त्यो फुटबल म्याचमा विभिन्न प्रकारका उनीहरूले उनीहरूलाई चाहिने लुगा बुटदेखि लिएर सबै कुरोको व्यवस्था उपलब्ध गरिदिन्छ